विशेष मौसममा हामीलाई बिमार भन्ने कुरो चाहिँ सर्दी ज्वरो भयो तपाईँको टिभीको बिमारहरू हुन्छ कसैलाई यो रोगहरू हुन्छ चिलाउने घाउहरूको सर्ने डर हुन्छ त्यसैले चाहिँ हामीले आफूले आफूलाई अब सफा बस्नुपर्यो अनि मान्छेहरूसँग जहिले पनि बोल्दाखेरि पनि डिस्टेन्स राखेर अब पाँच दस मिटरको डिस्टेन्स राखेर बोल्नुपर्यो है अनि हातखुट्टा जहिले पनि धुँदाखेरि सफा धुनुपर्यो होइन साबुनहरू लगाएर धुनुपर्यो अनि यस्तै हैजा छ भने हामीले माक्स युज गर्नसक्छौँ अनि त्यही हो अब जोगिएर मान्छेसँग काम गर्नुपर्यो दबाईहरू समयमा लिनुपर्यो त्यसरी चाहिँ हामीले आफ्नो हैजादेखि टाढो बस्नुपर्यो अब खानेकुरोहरू बार्नुपर्यो चिसो काँचो अमिलो चिसोहरू लिनुभएन आफूलाई केले मतलब हानि हुँदैछ आफूले विचार गर्नुपर्यो